गुगल म आफ्नु घर छेउको बाबा फास्ट फुड रेस्टुरेन्टबाट खाना अर्डर गर्न चाहन्छु त्यहाँ पाइने खानाहरूको गुणस्तर कस्तो छ भनेर जानकारी दिनु सक्नुहुन्छ